मैले चाहिँ मेरो विषय चाहिँ नेपाली नेपाली अनर्स लिएको मैले बिए पास नेपाली अनर्स र मैले मेरो एमए पनि मैले नेपाली अनर्स र म अहिले बिएडमा मेरो मेथोड पेपर पनि मैले नेपाली नै लिएको छु